अब बोट बिरुवा रोप्दाखेरि हतियारहरू चाहिन्छ नि खन्नुपर्यो काँटा कोदाली चाहिन्छ खन् त्यो ढुङ्गा भेट्छ रम्भार खन्तीहरू चाहिन्छ अनि त त्यो बोट बिरुवा रोप्दा काट्ने बिना हुँदैन काट्नैपर्यो हँसियाहरू चाहिन्छ हँसिया खुकुरी खुर्पाहरू सबै चाहिन्छ खुकुरीहरू चाहिन्छ ठुल्ठुलो काट्नुपर्यो भने सान सानो त हँसियाले पनि हुन्छ कोही बेला कुखुराहरू आउँछ वरिपरि साथीभाइहरूको कुखुराहरू आउँछ अब बार्नुपर्यो भाटा चाहियो काट्नुपर्यो त्यो हँसियाले चिर्नुपर्यो आराको खुकुरी चाहिन्छ आराको खुकुरी छैन भने अर्को लाग्दैन ठुल्ठुलो रुखहरू त काटिँदैन वरिपरि बारीको बारी बिरुवाको छेउमा रुखले ऊ यो राम्रो गर्दैन सेप भयो भने काट्नैपर्यो त्यसलाई